राज्यको राज्यको इकोनोमीलाई सहयोग गर्ने कुराहरूमा है हाम्रो क्षेत्रमा चाहिँ त्यस्तो ठुलो कुनै उयोहरू त छैन तर एउटा सानसानो कुराहरूले गर्दा पनि राज्यलाई त्यो ट्याक्समार्फत् फाइदा नै दिलाउँछ जस्तै खदा फ्याक्ट्री भयो फिङ फ्याक्ट्री भयो थुक्पा फ्याक्ट्री भयो फ्लावर नर्सरीहरू भयो है यो यो कतिवटा कुराहरूले पनि जस्तै अब खेतीबालीमा भयो तपाईँको अदुवा अलैंची है धेरै कुरा हुन्छ यस्तो खेतीबालीले पनि अब पुऱ्याइरहेको छ है सहयोग गरिरहेको छ जस्तो लाग्छ र यहाँ हुनुपर्ने सहयोग पुऱ्याउनको लागि हुनुपर्ने कुराहरूमा चाहिँ विशेष गरेर त अब एउटा इन्डस्ट्रीहरू हो जस्तै दबाई फ्याक्ट्रीहरू भयो है वाईवाई फ्याक्ट्रीहरू जस्तो भयो मेकानिकल के अरे फ्याक्ट्रीहरू भयो जहाँ जस जहाँनिर त्यो बाइकहरू बनिन्छ गाडीहरू बनिन्छ यस्तो कुराहरू आउनु एकदमै जरुरी छ र यो कुराहरू आयो भने अँ राज्यलाई धेरै नै सहयोग पुग्छ र मानिसहरूको रोजगारलाई पनि यसले धेरै काम पुऱ्याउ धेरै सहयोग गर्छ र फ्याक्ट्रीहरूमा त प्रायः अब मान्छेहरूले मजदुरी भए पनि काम पाउँछ र यो मार्फत् पनि मान्छेलाई धेरै रोजगार प्राप्त गर्छ होला जस्तो लाग्छ मलाई